म दिपाङ्कर बोलेको कि तपाईँकोमा कुखुरा छ ए ब्रोइलर कुखुरा छ यस्तो हजुर दुई किलो हुने चाहिँ पाँच केजी हुन्छ

हजुर जिउँदो चाहिएको

हजुर हजुर भोलि कि कसरी किलो छ हजुर कसरी किलो हजुर ए हजुर मारेको चाहिँ कति हो ए हजुर

हजुर मलाई त अलिक मिलाइदिनुहोस् न म तपाईँको सधैँको कस्टमर हो त कि म चाहिँ यता घुमबाट बोलेको हजुर अझै केही घट्छ भने घटाइदिनुहोस् न सधैँको कस्टमर हो हुन्छ म भोलिदेखि बिहान दस बजे आउँछु हजुर हजुर हजुर हुन्छ हुन्छ

दाजु तपाईँ होम डेलिभरी पनि गर्नुहुन्छ ए हुन्छ धन्यवाद